खसीको मासु चाहिँ म यसरी पकाउँछु मजाले कडा कटुसको दाउरा अनि चिलाउनेको बिलाउनेको दाउरा मजाले कडा कडा लगायो चुलामा पकाउँछु म त अनि किटको कराही बसायो अनि तोरीको तेल मज्जाले लगायो अनि यता खसीको मासु धोएर अनि तेल र बेसार अनि नुन लगाएर मजाले मल्छु मलेर चाहिँ अनि बसायो बसाएपछि चाहिँ मज्जाले भुट्यो भुट्यो भुट्यो अनि यता अदुवा लसुन जिरा मज्जाले पिस्यो अनि लगाएर चाहिँ मज्जाले छोप्दै पकाउँदै चलाउँदै छोप्दै पकाउँदै चलाउँदै गर्यो अनि त्यसरी नै तेजपत्ताहरू लायो अनि रातो हुन्छ मासु अनि मजाले तातो पानी ल्याएर लगायो अन्त यता जाइदाना पनि पिसेर लायो अनि मज्जाले बनाएर चाहिँ खाँदाखेरि चाहिँ नानीहरू पनि मजाले खुसी हुन्छन् अनि स्वादिष्ट पनि हुन्छ किटको कराहीमा भुटेको खसीको मासु अति नै मन पराउँछ नानीहरूले पनि अनि परिवारै त्यसरी बसेर खान्छौँ अनि बस्तीको चामलको भात हुनुपर्छ अनि बस्तीको चामलसँग मजाले खाँदाखेरि खुसी भएर खान्छन् यसरी नै पकाउँछु म त मेरो हातको खसीको मासु पकाएको चाहिँ खुसी भएर यसरी नै खान्छन् रमाएर खान्छन् नानीहरू यसरी नै पकाउँछु खसीको मासु चाहिँ म चाहिँ तपाँईहरू पकाउँदा पनि अब किटको कराहीमै पकाउनुहोस् अनि आगोमै पकाउनुहोस् र मज्जा आउँछ खाना खानु